मैले मिसोमा अनलाइन हेर्दाखेरि एमाजोनमा पनि हेरेँ फ्लिपकार्टमा पनि हेरेँ प्रायः जस्तो मैले अनलाइन हेर्दाखेरि मिसोबाट चाहिँ एउटा राम्रो मैले कुर्ती छानेको थिएँ अन्त राम्रो थियो तर जुन चाहिँ प्याकेज यहाँ आयो घरमा होम डेलिभरी भयो त्यो हेर्दाखेरि त त्यस्तो क्वालिटी पनि थिएन त्यो जुन चाहिँ त्यो मेटेरियल थियो त्यो पनि त्यस्तो खालको थिएन त्यो मेटेरियल पनि अन्त प्लस कलर कलर चाहिँ एकदमै जुन चाहिँ मैले चाहिँ डार्क खालको ब्लु खालको मगाएको थिएँ तर यो चाहिँ अफ ब्लु यस्तै राम्रै थिएन कलर त्यही कारण चाहिँ मलाई एकदमै मन परेन त्यही कारण चाहिँ मैले यो सामानलाई चाहिँ रिटर्न गर्न क्यान्सल गरेँ रिटर्न गरेँ मलाई मन परेन सामान